र मैले जुत्ता सोमबारेबाट ल्याएको थिएँ र त्यो बेच्नेले भन्दैथ्यो राम्रो छ खप्छ भन्दैथ्यो तर जुत्ता चाहिँ नखप्ने रहेछ दुई चार दिनमै फाटिहाल्यो र सोल पनि राम्रो थिएन सोल फाटेर गइगयो

जुत्ता चाहिँ मलाई झुक्क्याएछ